मैले चाहिँ नृत्य पहिलोपटक कसरी सिकेँ भन्दाखेरि चाहिँ मैले अब सानैदेखिको युट्युबहरू हेरेको होइन फेसबुकहरूतिर इन्डियन आइडलहरूतिर गीत गाएको नाचेको होइन गीत गाएको भन्दा पनि प्रायः जसो नाचेकोहरू बेसी हेरेँ होइन त्यही भएर अब अरू नाचेको देख्दाखेरि अब आफूलाई पनि नाच्नु मनपर्थ्यो त्यही भएर प्र्याक्टिस भयो होइन अब त्यसबाट फोनहरूबाट हेर्दै सिकेँ अब प्रोग्रामहरूतिर कोही नाचेको हेरेँ होइन साथीहरूसँग अब प्रयाक्टिसहरू गरेँ त्यतिकै अब युट्युबहरू हेर्दै फोनमा भडियोहरू हेर्दै अब त्यतिकै सिकेर अब डान्सहरू त्यतिकै सिकेको